ए सुन्नुहोस् न म रकभेल स्कुलबाट प्रिन्सिपल बात मारेको कि तपाईँ ज्योत्सनाको प्यारेन्ट्स हो ए सुन्नुहोस् न तपाईँको नानी एकदमै बिमार भएको छ कि तपाईँ आएर नानीलाई लानु सक्नुहुन्छ ए होइन आज स्पोर्ट्स डे थियो कि घाममा नानीहरूलाई बाहिर निकालेको थियो बेसी घामले गर्दाखेरि ज्वरोहरू आएछ कि अहिले चाहिँ दवाई दिएर दवाई दिएर एकछिन रेस्ट गर्नु चाहिँ लगाइराखेको छु हो फेरि अँ अहिले त अलिक ठिकै छ तर एकदम क्लास एटेन्ड गर्ने एबल चाहिँ छैन

बिहानसम्म बिहानसम्म त ठिकै थियो स्पोर्ट्सले गर्दा एकदम घामले गर्दाखेरि चाहिँ एकदम नानी ज्वरो आएर एकदम बिसन्चो भयो कि तपाईँ आएर नानीलाई घर लानु सक्नुहुन्छ लन्च ब्रेक त हाम्रो भएको छैन कि तपाईँले लगेर नि एकदम याद गरिदिनुहोस् न भोकले त होइन होइन तपाईँ आएर आएर नानीलाई हेर्नु सक्नुहुन्छ हो जति छिटो जतिसक्दो चाहिँ तपाईँ छिटै आइदिनुहोस् न हुन्छ